खेल खेलेर हामीले आफ्नो स्वास्थ्यलाई पनि ठिक पार्ने गरेको छौँ हामीले खेल खेल्यौँ भने हाम्रो स्वास्थ्य पनि ठिक हुने गरेको छन् हाम्रो स्वास्थ्य ठिक भयो भने हामीले अरू काम कही अरू केही कामहरू गर्नुको लागि पिछे हटनु परेको छैन हामीले पिछे नहटी त्यो कामलाई अघि बढ्ने छम् हाम्रो स्वास्थ्य राम्रो भयो भने चैँ हामी जे पनि गर्नु सक्ने छुम् हाम्रो स्वास्थ्य नै हो सबैभन्दा सबैभन्दा हाम्रो स्वास्थ्य ठिक छैन भने हामी केही गर्नु पनि सक्दैनौँ हाम्रो स्वास्थ्य ठिक छ भने हामी जे पनि गर्न सक्छुम् हाम्रो स्वास्थ्य राम्रो पार्नुको लागि चाहिँ खेल खेल्नु पर्छ त्यही भएर हामी खेल खेल्नु पर्छ सधैँ खेल खेल्नु पर्छ दिनमा बेलुका गएर अब काम ब्यान दिउसो काम गरेर बेलका गोएर खेल खेल्नु पर्छ खेल खेल्नु पर्छ त्यही भएर हाम्रो स्वास्थ्य राम्रो हुन्छ हाम्रो स्वास्थ्य राम्रो भयो भने हामी अघि बढ्नु सक्छम् हाम्रो स्वस्थ राम्रो छैन भने हामी अघि बढ्नु सक्दिनम्